गाउँमा अब बिजुलीको प्रयोगहरू अब जस्तै अब राइस कुकर भयो होइन राइस कुकर चलाउँदा ब आइरन आइन नानीहरूको लुगाहरू प्रेस गर्दा त्यहाँदेखि अन्त मोटर चलाउँदा पानीको अन्त के अरू उयो मिक्सर ग्राइन्डर भयो है र बिजुलीले गर्दा चाहिँ अब धेरै नै अब हाम्रो कामहरूलाई सुविधा पनि भएको छ जस्तो फ्यान फ्यानलाई पनि हामीले विना बत्तीमा हामीले फ्यान पनि चलाउनु सक्दैनौँ अब अन्त यो कृषिको कृषिको लागि चाहिँ अब के भन्दा अब किसानहरूको लागि पनि अब एकदमै जरुरी छ बिजुली किनभने अब उनीहरूलाई पनि अब खेतमा पानीहरू हाल्नुको चाहिँ अब ठुल्ठुलो मोटरहरूको युज हुन्छ त्यही कारण चाहिँ अब मोटरविना चाहिँ अब उनीहरूलाई पनि धेरै नै असुविधा हुन्छ मोटरविना चाहिँ अब उनीहरूले खेतीमा पानी हाल्नु अब आधी घण्टा लाग्ने जगामा उनीहरूलाई अब धेरै नै तिन घन्टा चार घन्टा लाग्छ तर मोटरको सुविधाले गर्दा चाहिँ उनीहरूलाई जति सक्दो चाँडो भन्दा चाँडो हुन्छ उनीहरूको काम त्यही हो